शिक्षा रोजगारी र नेतृत्वको सन्दर्भमा दार्जिलिङ जिल्लाका युवाहरूले अनेक चुनौतीहरूको सामना गर्नुपर्ने हुँदछ यहाँ प्रशिक्षण केन्द्रहरूको अभाव व्यापार विस्तारको अवसरहरूको कमी रहेको छ रोजगारहरूको कमी रहेको छ सरकारद्वारा स्वनिर्भर दलहरूको गठन गरी उद्यमशील गराउन प्रशिक्षण लगानी गर्ने रकमहरू दिएर पनि यो पूर्ण रूपले सफल भने भएको छैन